केही वर्ष अघिका पुराना मोबाइलहरू किप्याड हुन्थ्यो जसमा हमेसा टू जी सिम टू जी सिम चल्थ्यो त्यसमा नेट्वर्क खोज्दा नेटवर्क खोज्नुको लागि पनि गाउँ टाढा हिँड्नु पर्थ्यो त्यसमा बात गर्नुको लागि एक सेकेन्ड अथवा एक मिनट बात गर्नुको लागि तिन रुपियाँ चार रुपियाँ काटिन्थ्यो जसमा डाटा सिस्टम नभएर खालि ब्यालेन्स सिस्टम मात्र हुन्थ्यो त्यसबाहेक त्यसबाहेक पुराना फोनहरूमा केही पनि थिएन जसले गर्दा हामी साथीहरूसँग बेसी जोडिन सकिन्छौँ खालि फोन मात्रै गर्न सकिन्थ्यो र एसएमएसको जब सिस्टम आयो त्यति बेला पनि धेरै ब्यालेन्स काटिन्थ्यो त्यसमा र आजका फोनहरूको कुरा गर्यो भने आज स्मार्टफोन आइसकेको छ फोर जी फाइभ जीको जमाना आइसकेको छ त्यसले गर्दा अब हामीलाई अनलिमिटेड कल व्यवस्था पनि पाउन सक्छौँ त्यस त्यसबाहेक हामीले वान जिबी र डेढ जिबी वान पोइन्ट फाइभ जिबी पर डे सम्मको इन्टरनेट पलाउन चा चलाउन पाइराखेका छन् जसले गर्दा अब हामी वाट्सएप फेसबुक सोसियल मिडियाको धेरै एप्लिकेसन्सहरू आइसकेका छन् जसमा हामी आरमले टाइम पास गर्न सक्छौँ र वाट्सएपहरूतिर साथीहरूसँग जोडिकन आरमले टेक्स्टिङमा पनि बात गर्न सक्छौँ र त्यसबाहेक आजकलको स्मार्टफोनमा सबै कुरा सबैकुरा यही फोनमै आइराखेको हुन्छ जे पनि सर्च गर्दा भेटिहाल्छ गुगलहरूतिर र अब फोर जी भन्दा फाइभ जी पनि आइसकेको छन् फोर फाइभ जीमा झन् के के नयाँ नयाँ फिचर्सहरू आइराखेका छन् नयाँ नयाँ स्मार्टफोनहरू निक्लिरहेका छन् पहिलाका फोनहरूमा क्यामेरा पनि हुँदैन थिइन् काहीँ जाँदाखेरि त्यहाँको यादहरू पनि राख्न सक्दैन थिए मान्छेले अब काहीँ पनि जाँदाखेरि अब फोनमा क्यामेरा भइराखेको हुन्छ काहीँ पनि जाँदाखेरि त्यहाँको कुराहरू रिकर्डहरू आरमले गरिकन राख्न सकिन्छन् र त्यो मेमोरी राख्न सक्छन् कि भोलिपल्ट तिनीहरूलाई भोलिपल्ट तिनीहरूको याद गरिकन राख्न सकोस् मेमोरी बनाइकन राख्न सकोस् मान्छेहरूले भोलिपल्ट काहीँ कसैलाई र त्यस त्यसमाथि अझै अब कुरा गऱ्यो भने आज नयाँ नयाँ जमानाले नयाँ नयाँ डिभाइसहरू आएका आएकोले गर्दा नयाँ नयाँ डरहरू पनि रहेका रहेका छन् फोन ह्याक हुन्छ कि के भनेर त्यसले गर्दा मान्छेहरू धेरै उयो फ्रड केसहरूमा पनि फस्छन् धेरै ह्याकरहरूले फोन पनि ह्याक गर्न सक्छन् त्यो धेरै नराम्रो कुरा हो जुन चाहिँ त्यसमाथि अब टेक्नोलजीले धेरै टेक्नोलजीले धेरै प्रोग्रेस गरिसकेको छ काहीँ दुनियाँमा काहीँको मान्छे पनि यहाँ आइकन जोडिन सक्छ जस्तै एउटै स्मार्टफोन जुन चाहिँ अब हामी हातमा ल्याएर पनि घुम्छौँ गोजीमा हालिकन काहीँ पनि घुम्न सक्छौँ अनलिमिटेड कलको सिस्टम हुन्छ त्यति दिनभरिमै एक सौ डेढ सौ एसएमएस धरी गर्न सक्छौँ घरमै बसी बसी अब वर्क फ्रम होम सिस्टमहरू पनि आइसकेको छन्